खाना पकाउनमा मलाई चाहिँ कति पनि टाइम लाग्दैन अब लगभग तपाईँको एक घन्टाहरू एक घन्टाहरूमा म सबै रेडी गर्नु सक्छु मलाई त्यस्तो खासै टाइम चाहिँ लाग्दैन अब त्यही हो अब मैले न रेसिपीको जटिलता आफ्नो जिम्मा नजानिकन प्रयास गरेको कुकिङकैसँगसँगै लागेको खाना रेसिपी कुन हो यसको आइडिया चाहिँ मलाई छैन तर अब मलाई प्रायः जसो सबै खानाहरू बनाउनु आउँछ अब कति साल भइसकिसक्यो खानाहरू बनाको मैले त्यही भएर आज म नजानुको रेसिपी त छ तर अब मैले अहिलेसम्म ट्राई चाहिँ गरेको छुइनँ अब अब यदि ट्राई नै गर्नु परे परेमा म अहिले त सजिलो छँदैछ अनलाइन युट्युबतिर सर्च सर्च गर्नुपर्छ आफूलाई के बनाउनु मन लाग्छ नजानेको कुराहरू त्योहरू सर्च गरेर पनि हामी सिकिहाल्छौँ त्यो अहिले त इजी भइहाल्छ एकदम